हेलो अँ भाइ कहाँ हुनुहुन्छ ए अँ होइन त्यो मैले त्यो अस्ति तपाईँकोमा के अरे ब्ल्याङ्केट लिएको थिएँ नि त्यो ब्ल्याङ्केट त सबैले मनपरायो हो अन्त त्यसले गर्दा अब त्यसलाई त उनीहरूले पनि मगाउँछ होला होइन साह्रै राम्रो खालको रहेछ त्यही भएर तपाईँलाई त्यही भनौँ भनेर पनि भनेको अनि त त्यसमा त्यो च्यादरहरू पनि लिएको थिएँ हो च्यादर लिएको थिएँ सिरानीको खेलहरू थियो त्यो पनि साह्रै मन पऱ्यो अन्त त्यो मोटो खालको के हो कस्तो राम्रो च्यादर त्यो मोटोखालको च्यादर फेरि क्या त्यो त झन् कस्तो मन पऱ्यो कस्तो मन पऱ्यो हो अन्त त्यसमा त्यो तपाईँले त्यो हाम्रो क्या हो त्यो मराउमा के अरे बिहेहरू तिर पूजामा त्यो ओछ्याउँछन् नि राडी भन्ने के त्यो पनि मलाई साह्रै मनपरेको छ कि त्यो पनि ल्याइदिनुहोस् ल तपाईँले आउँदाखेरि के हाम्रो त्यो उसमा चाहिन्छ नि त त्यो पूजा आजामा त्यसले गर्दा त्यो चिज झन् साह्रै मन पराएको छ के अरूले पनि राख्छ होला तपाईँले चाहिँ स्टकमा राख्नुहोस् है सामानहरू चाहिँ ल किनभने नि यहाँनिर एकदमै लिने मान्छेहरू निक्लिँदै छ कि त्यसले गर्दा चाहिँ हामीले एकदमै त्यसको चाहिँ उयो गर्नुपर्छ क्या तपाईँको पनि सेल हुने होइन तपाईँलाई राम्रो पनि हुने हामीलाई पनि अब त्यो फाइदा हुने त्यसले गर्दा तपाईँले चाहिँ एकदमै स्टकमा राखिदिनुहोस् त्यो चिज चाहिँ अन्त तपाईँले के त्यो एउटा के अरे म्याट पनि ल्याउनुभएको थियो नि म्याट क्या हो थाह छ त्यो त्यो म्याट पनि साह्रै राम्रो लाग्यो है त्यो पनि कलर कलरको ल्याउनुहोस् त्यो एउटै कलर चाहिँ नल्याउनुहोस् है त्यो चाहिँ अलिकति क्या उयो हुन्छ डिफ्रेन्ट हुनपर्छ क्या त्यस्तो कुराहरू चाहिँ त्यसले गर्दा अलिक मजाले ल्याइदिनुहोस् साह्रै मन पऱ्यो अनि त ब्ल्याङ्केट चाहिँ साह्रै साह्रै मन पऱ्यो आम्मम तपाईँको त खोइ घरमा यो बिल्डिङभरिमा कतिवटा घर छ सबैले पो लिएला जस्तो छ त तपाईँको त आम्मै हो दामी भएछ है